हेलो ए सुन्नु होस् न दाजु चिन्नु भयो मलाई ए म शिव भाइ बोलेको नि हजुर हजुर त्यही त सुन्नु होस् न दाजु अब हामी त पहिल्यैदेखि चिनजान पनि छौैँ पहिल्यैदेखि तपाईँकोबाट मासु यसो किन्ने गर्थे होइन दाजु अन्त अहिले चाहिँ नि दाजु हामीले एउटा प्रोग्राम रोखेका थियौँ कि गाउँमा त्यही भएर प्रोग्राममा चाहिँ अलिक बेसी चाहिने भयो दाजु मासु त्यस्तै तपाईँको अन्दाजमा तपाईँको त्यस्तै पच्चिस केजीहरू जस्तो चाहिँ लाग्ने रहेछ कि त्यो एस्टिमेट गरेर हेर्दाखेरि तपाईँको हजुर पच्चिस केजी हजुर तपाईँको पच्चिस केजी चाहिँ तपाईँको चाहिने रहेछ र कसरी केजी बेच्नु हुँदैछ हो दाजु अहिले तपाईँले ए हजुर हजुर ए हजुर अब खै दाजुलाई पहिल्यैदेखि चिनजान भएको कारणले अलिक घटाइदिन्छ कि भनेर आशा राखेको थिएँ हुनु त अब पच्चिस केजी अब त्यत्रो लाँदा तपाईँले दस रुपियाँ मात्रै कम गरिदिनु हुने दाजु अलिकति अझै मिल्दैन यसो हजुर हजुर ए हजुर हजुर ए ए हजुर हुन्छ हुन्छ दाजु त्यसो भए त्यतिले नै दिन्छु र पच्चिस केजी चाहिँ गरिदिनु होस् न ल मलाई मलाई चाहिएको चाहिँ खासमा चाहिँ पर्सिको दिन खालि हो चाहिएको चाहिँ कि तपाईँलाई पहिल्यै भनिराखेको नि हजुर हजुर हजुर त्यस्तै मलाई तपाईँको चाहिएको चाहिँ बिहानको आठ बजेतिर हो पठाइदिनु होस् न दाजु है हजुर हजुर हजुर म मान्छे पठाउँछु नि दाजु हजुर हुन्छ दाजु हुन्छ हुन्छ दाजु म त्यो पर्सिको दिन पठाउँछु नि अनि पैसा पनि उसकै हातमा पठाइदिन्छु पैसा पनि रिसिभ गर्नु होस् न है हुन्छ दाजु हुन्छ दाजु हुन्छ दाजु हुन्छ हुन्छ